हजुर त भन्नुहोस् ए सर भन्नुहोस् न के थियो ए आज ए ए के को कारणले गर्दा होला सर हजुर

ए ए सर त्यो आइरन ट्याब्लेट त त्यही खाएर बिमार भएको जस्तो भएको थियो नानी खुवाउँदा हुन्छ होला

अस्ति चाहिँ त्यो ज्वरो आउँला आउँला भएको थियो त्यतिबेला चाहिँ त्यही दवाईहरू खाएको थियो स्कुलमा त्यहाँदेखिको चाहिँ अझै ज्वरो आयो भन्दै थियो नि त त्यसको टेस्ट पनि कुन्नि कस्तो हुन्छ भन्दै थियो अरू दवाई त खाएको छैन त्यहीँ ज्वरो आउँला आउँला भयो भन्दै थियो कि मैले के खाएको थिइस् भनेर सोध्दाखेरि चाहिँ स्कुलमा त्यो आइरन ट्याब्लेटहरू खाएको थिए भन्दै थियो कि नानीले

ए हुन्छ हजुर यो लन्च पछि है हो

ए हुन्छ म हुनु चाहिँ अहिले बिजी त बिजी नै छु कि म भाइलाई पठाइदिन्छु कि भाइ कति बजी आइपुग्छ त्यति बजीसम्म एकछिन पर्खिदिनुहोस् न ल सर हुन्छ भाइले आएर तपाईँलाई पिक गरिहाल्छ नानी पनि पिक गर्छ हुन्छ सर हुन्छ थ्याङ्क यू